हेलो ए बज्यू म नि यहाँ हाम्रो स्कुलबाट प्रोजेक्ट दिएको थियो कि अब गाउँ ए गाउँबस्तीतिर कसरी अब कुन सिजनमा कुन फुल ए कुन साग स साग सब्जीहरू रोप्छ त्यस्तोको बारेमा हामीलाई प्रोजेक्ट दिएको थियो स्कुलबाट अन्त त्यसकै लागि सोध्नुलाई चाहिँ मैले कल गरेको नि तपाईँलाई हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए अन्त अरू तपाईँहरू चाहिँ के के रोप्नुहुन्छ यहाँ सागसब्जीहरू

ए धान चाहिँ कुन चाहिँ धान रोप्नुहुन्छ तपाईँहरूले हजुर हजुर हजुर हजुर ए कोदोहरू पनि रोप्छ

हजुर

ए अन्त अन्त तपाईँहरू धान चाहिँ कुन चाहिँ कुन चाहिँ धानहरू रोप्नुहुन्छ हजुर यिनीहरू सबैलाई पनि अब अरू धान जस्तै अरू धान जस्तै गर्नुपर्छ कि अलिक तिनीहरू चाहिँ अर्कै हो ए ए त्यस्तो पो ए अन्त अब बेसी अब सब्जीहरू चाहिँ अब बेसी उम्रिनु उमार्नु लागि चाहिँ अब के गर्नुपर्छ होला हजुर हजुर

हजुर ए हजुर हजुर त्यसो हो भने यति नै हो अँ ए ए होइन अब त्यो सागसब्जीहरू ठुलो बनाउनुको लागि चाहिँ अब त्यति नै हो त्यस्तै हो

ए हजुर ए हुन्छ तपाईँले गर्दा मेरो स्कुलको प्रोजेक्टमा धेरै सहायता भयो तपाईँलाई धन्यवाद हुन्छ बज्यू त्यसो भए हुन्छ